मलाई मन पर्ने मौसम गरम हो मलाई यो मैसम मन पर्छ किनकि गरम महिनामा हामी फोहोरी हुँदैनौँ दिनरात नुहाउन सक्छौँ गरम महिनामा हामी सफा लुगा लगाउन सक्छौँ किनभने गरम महिनामा थाकको थक लुगा धुनु पनि पर्दैन एउटा सानो हाफपेन्ट र भेस्ट लगाउँदा पनि हुन्छ तपाईँलाई गरम साह्रै ज्यादा हुन्छ भने फेन लगाएर बस्नु सक्नु हुन्छ अगर तपाईँको घरमा फेन र बत्ती छैन भने तपाईँले हाम्रो गाउँले ज्ञानअनुसार सुसिला पार्नु पर्छ र तपाईँलाई मो सुसिला पारेर सुनाउँदैछु लुखुरि लुखुरि लुखुरि यसो गर्यो भने हावा आउँछ यो हावाले तपाईँलाई शीतल दिन्छ त्यै कारण गरमसँग मेरो सम्बन्ध एकदमै राम्रो छ